अहिलेको टाइममा युवा पुस्ताहरूलाई समाचार समाचारको लागि प्रोत्साहन गरेको कसैले धेरै राम्रो हो र युवाहरूले समाचार फलो गरेको एब्रिडेको त्यो धेर राम्रो हो जसलाई हामी करेन्ट एफियर्स भन्छौँ किनकि न्युज न्युज फलो गर्यौँ भन्दाखेरि हामीहरूले समाचार हामीहरू देश विदेशमा के थाहा हुँदैछ यो हामीले जान्यौँ र यसको बारेमा हामिहरूले इन्फर्मेसन राख्यौँ भन्दा चाहिँ धेरै राम्रो हो अनि कहाँ के हुँदैछ त्यो जान्न सकिन्छ कसैलाई भन्न सकिन्छ र हरेक कुराको आइडिया रहन्छ देश विदेशको आइडिया रहन्छ हामीहरूलाई